हेलो हेलो सुन्नुहुँदैछ ए अँ तपाईँले मलाई अघि फोन गर्नुभएको थिएछ बिमारी हुनुहुन्छ अरे तपाईँ के भुँडी दुख्दैछ अरे छ अँ तल्लो भुँडी कि माथिल्लो भुँडी भुँडी चाहिँ दुईवटा हुन्छ नि त अब तल्लो भुँडी पनि हुन्छ माथिल्लो भुँडी पनि हुन्छ होइन अन्त अब थुप्रो कारणहरूले दुख्छ अब कसैलाई ग्यास भएर पनि दुख्छ अन्त निकै साह्रो दुख्दैछ कि तपाईँले सहनु सक्नु होइन हौ तपाईँलाई सहनुसक्ने दुख्दैछ कि निकै साह्रो दुख्दैछ त्यस्तो हो भने चाहिँ तपाईँ एकपल्ट आउनुपर्छ कि हस्पिटल तपाईँको अल्ट्रासाउन्ड गरेर हेर्नुपर्छ हो किनभने स्टोनहरू गलब्लाडरमा स्टोनहरू भएको छ भने पनि त्यसरी निकै साह्रो सहनु नसक्ने गरेर भुँडी दुख्छ अहिले त होइन नि अब मैले तपाईँलाई यो दबाई खानुहोस् त्यो दबाई खानुहोस् भनेर हुँदैन तपाईँको के बिमार छ अब पहिला पत्तो लगाउनुपर्यो भुँडी दुख्नु भनेको त अब भुँडीभित्र हो ना तपाईँको भुँडीभित्र अब ग्यास्टिकले गर्दाखेरि अल्सरहरू भएर दुख्दैछ कि होइन अथवा स्टोनहरूले दुख्दैछ कि त्यो त पहिला बुझ्नुपर्यो नि त अन्त के तपाईँलाई ज्वरोसोरोहरू चाहिँ छ कि छैन हातखुट्टाहरू पनि दुख्छ ढाड दुख्छ कि दुख्दैन खुट्टाहरू सुन्निएको छ कि छैन तपाईँको खुट्टा चाहिँ तपाईँको यो जोइन्ट भन्छ नि यो घुँडा भयो होइन अलिकति तल त्यस्तो जोइन्टमा दुख्छ कि यस्तो छेपारीहरूतिर मासुहरू दुख्छ अँ तपाईँले यसो गर्नुहोस् कि दिदी तपाईँले पानी अलिक बेसी खानुहोस् अहिले त्यसै पनि अब गरम महिना छ होइन जिउबाट पसिना निस्किन्छ कामहरू गर्दा यताउता गर्दा त्यसले गर्दा पानी अलिक बेसी खानुहोस् अन्त तपाईँले कुन दिन तपाईँको टाइम मिल्छ तपाईँ फाल्टो हस्पिटल जानुपर्दैन नि माथि गभर्मेन्ट हस्पिटलमा आउनुहोस् न त्यहाँनिर अल्ट्रासाउन्डहरू सबै हुन्छ ब्लड टेस्टहरू हुन्छ होइन अन्त हेरौँ न के रहेछ तपाईँको के भएको रहेछ ल अन्त तपाईँले अब स्टोन भएको छ भने पनि अब ट्रिटमेन्ट भइहाल्छ हुन्छ राखेँ मैले ल